पहिलो पटक नृत्यमा म कसरी लागे भन्दा चाहिँ अहिले पनि मलाई याद छ सायद यो दुई हजार पाँच छ कहिलेको कुरा हो त्यस समय स्कुलमा एउटा आयोजना कार्यक्रमको आयोजना गरिएको थियो सायद त्यो शिक्षक दिवस हुन पर्छ त्यो समय मैले सर्वप्रथम नृत्यमा भाग लिएकी थिएँ नाच्न त जानेको थिइनँ त्यहीँबाट मैले दिदी दाजुहरूकोबाट थोरै नाच्ने कला सिकेँ र नृत्यको मेरो पहिलो खुडकिलो भनेको नै त्यही हो